हेलो यो उज्जवल रेस्टुरेन्ट हो मैले मेरो पाहुनाहरू आइरहेको थियो खाना अर्डर गरेको थिएँ अन्त अब ढिलो ल्याइपुऱ्यायो डेलिभर डेलिभरी बोयले के भन्छ पर्खिरहेको छ यहाँ खाना यस्तो जानेको भए त म आफै खाना बनाउँथेँ घरमै तपाईँहरूको रेस्टुरेन्टमा म कहिले पनि मगाउँदिनँ अब यसरी ढिलो ल्याइदियो भने त छिटो हुन्छ भनेर पो अर्डर गरेको थिएँ यस्तो ढिलो हुन्छ भने त घरमै आफै बनाइहाल्थेँ नि अब मेरो पाहुनाहरू भोकै जाने भयो ल्याइपुऱ्याएन खाना त अब के आफै बनाएर दिनुपऱ्यो मैले अब तपाईँहरूको रेस्टुरेन्ट चाहिँ नहुने नै रहेछ त्यही भएर अब आफै बनाउँछु म मलाई खाना अर्डर गर्दाखेरि खै छिटो हुन्छ भनेको झन् उल्टा ढिलो भयो